तपैको शुभ नाम मेरो नाम योगेश रसाइली तपाईँहरू को को हुनहुन्छ घरमा घरमा म मिसेस मेरो छोरा छोरी तपाईँको जन्म कहाँ भएको मेरो जन्म जोरबङ्गला मा भएको हो तपाईँको बाबा आमाको बिषयमा केही भन्नुहुन्छ कि मेरो बाबा आमा त खस्नु भइसक्यो छैन कहिले बित्नुभएको मेरो बाबा बितेको छ महिना भयो आमा बितेको पाँच बर्ष भयो अहिले तपाईँलाई कस्तो अनुभव हुन्छ त्यतिको सालसम्म तपाईँ बाबाआमासँग बस्नुभयो उनीहरूको एउटा संरक्षक थियो होइन उनीहरू अब गार्जेन थियो तपाईँ माथिबाट अहिले अब सबै जिम्मेवरी तपाईँमाथि आई पऱ्यो तपाईँलाई अब कस्तो अनुभव हुन्छ अहिले अहिले मलाई त अनुभव एकदम लोन्ली एक्लोपन हुन्छ मेरो फिल किन आमाबाउ हुँदा हुँदा र नहुँदाको धेरै फरक हुँदो रहेछ अहिले सबै मेरोमै जिम्मेवरी परेको छ यो जिम्मेवरी निभाउनु चाहिँ हाम्रो आमाबाउले कसरी निभाउँथिएछ अहिले मलाई थाहा हुँदैछ तपाईँको छोरा छोरीहरू कतिजना मेरो छोरी एकजना छोरा एकजना तपाईँले आफ्नो छोरा छोरीलाई कस्तो शिक्षा दिनुहुन्छ म मेरो नानीलाई शिक्षा त राम्रै दिँदैछु अहिलेसम्म अहिलेसम्म छोरी पढिसक्यो छोरा क्लास टुवेल्भमा पढदैछ यहीं जोरबङ्गलामै तपाईँले जीवनको यतिको समय बिताएर आइसक्नुभयो अहिले फर्किएर हेर्दाखेरि अनि आउनेवाला जीवनलाई हेर्दाखेरि तपाईँलाई कस्तो लाग्छ अब यो जीवन के रहेछ भन्ने कुरा जीवन त अब खोइ के भन्नु जीवन भन्ने त अब यस्तै नै रहेछ अब लाइफ भनेको यही हो मान्छेले स्ट्रगल गरेको स्ट्रगल गर्नै पर्दो रहेछ जति स्ट्रगल अहिलेसम्म स्ट्रगलै गर्दैछु म दुई हजार सातदेखिन् स्ट्रगल गरेको अहिलेसम्म स्ट्रगलमै छु के गर्नु तपाईँले भविष्यमा आउने कुनै योजनाहरू बनाउनु भएको छ आफ्नो जीवन लिएर योजना त अब के बनाउनु योजना त बनाएको छु अब योजना चाहिँ अब एउटा चाहिँ मलाई चाहिँ घर बनौउँने चाहिँ इच्छा छ सर त्यति पछिबाट कसरी तपाईँहरू फेरि खरसाङ पुग्नुभयो किनभने अहिले अब तपाईँहरूको एउटा घर खरसाङमा पनि छ है खरसाङ त हामी मेरो त अब म जन्मिएको यता जोरबङ्गला मेरो बहिनीहरू उता बाबा आर्मी हुँदा उता बम्बईमै जन्मेर लास्टमा यता उन्नाइस सय असी सालमा चाहिँ म हामी यता खरसाङ आएर बसेँ खरसाङ आएर बसेर ति सेटल भएर चाहिँ त्यहाँबाट चाहिँ बाबा फेरि पिएचीमा काम पाउनुभयो त्यहाँबाट त्यहीँ क्वाटरहरूबाट त्यहीँ बसेर चाहिँ त्यहाँबाट चाहिँ बाबा आमा त बितिहाल्नुभयो अन्त म चाहिँ यहाँ दुई हजार सत्रदेखिन् चह्ही छु तपाईँको मो जोरबङ्गलामा बसिरहेको छु तपाईँलाई यहाँको जोरबङ्गलाको परिवेश र खरसाङको परिवेशमा के फरक लाग्छ हजुर मलाई चाहिँ अब जोरबङ्गलामा बसिकन बानी भयो मलाई यहीँ एकदम रस भिजेको छ खरसाङ जाँदा त मलाई कस्तो कस्तो लाग्छ अहिले हुन्छ तपाईँसँग यसरी बात गर्न पाएँ धेरै खुसी लाग्यो हुन्छ थ्याङ्कयु